पहिला मैले खाना बनाउँदा सानो उमेर थियो तेह्र चौध वर्षको आमाहरू सबै खेतमा काम गर्न जानु भएको थियो र म भात पकाउनु लागेको भात उम्लेको माड तार्दाखेरि सबै मेरो माड घोप्टेर हात पोलेको थियो र मैले र पनि पकाउनै पर्छ सिक्नु पर्छ भनेर आस्ते आस्ते यो कुरालाई फलो गरेर यसैलाई ध्यान दृष्टिमा राखेर खाना पकाउन एकदमै सिकेर अहिले पर्फेक्ट भएकी छु